हाम्रो जति बढ्दै गयो त्यति एड्भान्स हुँदैछ हाम्रो यो जमाना अन्त त्यही जमानै अनुसार हाम्रो अझै टेक्नोलोजी बढ्दैछ अन्त त्यही टेक्नोलोजीमा चाहिँ हाम्रो एकदम सानो सानो कुरामा पनि अब सिम्पल मसिनहरू युज हुन्छ डे टु डे लाइफमा जस्तो आजकल ग्यास निक्लेको छ पहिला दाउराहरू तिर पकाउँदाखेरि खाना पुरा अब भाँडाहरू पुरा कालो हुन्थ्यो डढेर अन्त धुने मान्छेलाई पनि स सा साह्रो हो अन्त टाइम पनि लाग्थ्यो दाउराहरूतिर तर अहिले ग्यास छ सजिलो भाँडा त्यति साह्रो डढ्दैन कालो हुँदैन अन्त छिटो पनि पाकिहाल्छ अन्त ओभेन ओभेन माइक्रोवेभ ओभन पनि छ हाम्रो किचनहरू तिर अब आजकल त सबैको किचनमा पाइन्छ त्यो ओभनमा चाहिँ हाम्रो अब अब बाहिरबाट खानाहरू ल्याएर क्याउ चिसो चिसो खाना त मिठो मजा आउँदैन नि अनि त त्यहीँ ओभनमा चाहिँ हालेर तताउनुसक्छ हामीले क्याउ अब चिसो रहेछ अब अलिक गरम खानु इच्छा छ भने हल्का ततायो त्यस्तो टेक्नोलोजीले के के गर्दैछ हामीलाई हो अझै छ मिक्सर ग्राइन्डर अब एकदम सिलौटोमा पहिला त सिलौटोको सिलौटोको अचारहरू के केहरू पिस्थ्यो अहिले पनि कसै कसैको घरमा छ सिलौटो तर प्रायको घरमा चाहिँ आजकल मिक्सर ग्राइन्डर हुन्छ अब मिक्सर ग्राइन्डरमा पनि त्यही हो अब अचारहरू मिहिन पिसिन्छ अन्त अचारहरू मात्रै होइन सब्जीहरूको त्यो लसुनहरूको पेस्टहरू चाहियो भने त्यस्तो हुन्छ आजकल हाम्रो जमाना एड्भान्स भएर के कति टेक्नोलोजी निक्लिसक्यो हो यसैले अझै धेरै कुराहरू छ एकदम हेल्प हेल्पफुल युजफुलहरू किचनमा तर यो तिनवटा चाहिँ एकदम मेन खालको लाग्यो मलाई चाहिँ